हिजोआज मानिसहरू क्लासिकल नृत्यहरू जस्तै कथक भरतनाट्यम सिक्न मन पराउँछ किनभने क्लासिकल नि नृत्य भारतको सबैभन्दा पुरानो नृत्य हो अनि यो नृत्य नृत्य धेरै सुन्दर नृत्य हो जसले हाम्रो भारतीय संस्कृतिलाई जोगाएर राखेको छ तीबाहेक बलिउड डान्स कन्टेम्पोरेरी डान्स आदि जस्ता नृत्यहरू सिक्न मन पराउँछ